हजुर अब यसको विषयमा भन्नुपर्दा चाहिँ है अब गाउँ बस्तीको अब न्युज मिडियामा चाहिँ अब त्यस्तो अब उयो नै छैन है अनि अब ठुल्ठुलो अब घटनाहरू अब के चाहिँ अब प्रचलित हुनु हुँदैन अन्त है देखाउँदैन अनि अब जस्तै अब उयोहरू भयो है अब ठुल्ठुला घटनाहरू चाहिँ अब देखाउँछ है जस्तै अब त्यो रेप केस भयो मर्डरहरू भयो त्यस्तो मात्रै देखाउँछ है अनि मेन मेन कुराहरू चाहिँ अब त्यो देखाउँ देखाउँदैन जस्तै अब सानो झै झगडाको कुराहरू भयो है त्यस्तो चाहिँ अब केही अब उयो देखाइँदैन हजुर यसको विषयमा यही भन्न चाहन्छु म